हाम्रो गाउँ रङ्बुल तिन भागमा बाँडिएको छ माथिल्लो गाउँ बिच गाउँ र तल्लो गाउँ र हामीले यो आइताबार चाहिँ माथिल्लो गाउँको बिच गाउँको र तल्लो गाउँका औरतहरूले चै भेला भई रातो खोर्सानीको पाउडर र मसाला पिस्ने चाहिँ निधो गरेका छौँ र त्यसअनुसार सबै औरतहरू आइताबार एक बजीदेखि लिएर उनीहरू गाउँका कम्युनिटी हलमा भेला हुनेछन् र हामी सबैजना भेला भईकिन चै यो मसाला पिस्ने अभियान हामी गर्नेछौँ र यो पिसेको मसालाहरलाई हामी प्याकेटहरू पनि गर्नेछौँ र सबै कुरा लाई हामी राम्रोसँगले गर्ने कोसिस गर्नेछौँ